मैले फेब्रुअरीमा एउटा म्याथ्सको बुक किनेको थिएँ अनि त्यो बुकको नाम चाहिँ म्याथमेटिकल एनालाइसिस घोष एन्ड मैती राइटर चाहिँ मैती थियो यो नयाँ एडिसन दुई हजार तेइसमै निक्लेको रहेछ हो त्यसमा चाहिँ अब एकदमै पहिलाको एडिसनभन्दा एकदम दामी रहेछ त्यसमा जस त्यसमा अब बुझाएको चाहिँ अब एकदम राम्रो बुझाएको छ तपाईँलाई रियल एनालाइसिसको रियल नम्बरहरू अन्त इन्टिजर्सहरूको बारेमा पनि एकदम दामी बुझाएको छ युट्युबहरूभन्दा पनि अझै राम्रै बुझाएको छ हो अनि त्यसमा एकदमै राम्रो अब छ बुक त्यसमा क्वेश्चनहरू पनि पहिलातिरकोहरू पनि हालेको रहेछ अन्त यो हाम्रो हुने एक्जाम बेस्ड नै रहेछ त्यो बुक चाहिँ हाम्रो अब हामीले अरू जस्तै अरू एक्जामहरू बस्दा पनि त्यो बुक चाहिँ काम लाग्ने रहेछ होइन अन्त सरहरूले बुझाएकोहरूभन्दा एकदमै राम्रो रहेछ त्यो बुक मैले एकखेप हेरेँ फर्स्ट टु लास्ट अहिले पढ्दैछु अन्त पढि चाहिँ सकेको छुइनँ अलिकति पढ्दा पनि त्यो बुक चाहिँ अब नछोडौँ जस्तो लाग्ने अन्त त्यसमा एउटा मान्छेले भनेको जस्तो हुन्छ क्या म्याथ्स बुक त अरू जग्गा हुँदैन त्यस्तो एकदमै टाउको दुख्छ त्यो बुक चाहिँ मान्छेले बुझाएको जस्तो छ अन्त जस्तो जस्तो विक मान्छेले पढ्दा पनि बुझ्ने खालको डिटेलमा दिएको छ त्यो बुकमा तपाईँको सब कुरा डिटेलमा दिएको छ अन्त त्यसमा त्यो इमे इमेजहरू पनि हालिदिएको छ अहिलेसम्म कुनै बुकमा देखिनँ मैले त्यस्तो इमेज हालेर होइन हरेक बुक कलरफुल बुक छ त्यहीमाथि हो अन्त त्यो बुक अब फर्स्ट फर्स्ट निक्लेको छ त्यही कारणले अरूलाई थाह छैन होला फर्स्ट फर्स्ट निक्लिएको बुक हो यो अरू सबैले पनि तपाईँहरूले चलाएको राम्रै हो यो बुक अन्त पहिलाको तपाईँले दुई तिनवटा बुक पढ्दा पनि केहि बुझ्थेन होइन यो बुक चाहिँ एउटै बुकमा छर्लङ्ग पार्न खोजेको छ तरपनि एउटै बुकले त हुँदैन भन्छु म तरपनि तपाईँले दुईटा तिनटा बुक पढेको जस्तो हुन्छ